अहिलेको समयमा विज्ञापन गर्ने र धेरै मानिसहरूसम्म पुग्ने तरिका अथवा माध्यमहरू धेरै छन् र त्यस मध्ये मुख्य हो टेलिभिजन र त्यसका साथै हामी यो सामाजिक सञ्जालहरूतिर देख्छौँ साथै विभिन्न समाचार पत्र पत्रिकाहरूतिर हामी देख्छौँ र मलाई मनपरेको विज्ञापन मध्येमा एउटा सेन्टको हो र त्यो सेन्टमा पनि तपाईँको अहिले धेरै थरिका सेन्टहरू हामी बजारमा हामी देख्ने गर्छौँ र त्यसलाई अब मान्छेसम्म पुराउने एउटा मुख्य माध्यम र विज्ञापन र त्यो विज्ञापनमा के देखाइन्छ भन्दा जसरी त्यो सेन्ट लगायो पछि मानिसको जुन किसिमको त्यो आकर्षित हुने अथवा मानिसको त्यो जन्मजात एक किसिमको रोगै हुन्छ जस्तै त्यो कतिको काखी गनाउने त्यो कुराबाट मानिसहरूले छुटकारा पाउँछ र ती सबैको को कुरादेखि मानिस एकदम राम्रो बस्ना टाढा बस्ना त्यस्ता कुरादेखि टाढा बस्न मान्छेले यी कुराहरको पनि प्रयोग गरि यी कुरामा मतलब सेन्टको पनि प्रयोग गरिरहेको हामी देख्छौँ र त्यो सेन्टले धेरै मान्छेलाई एक किसिमको स्मार्ट बनाउँछ अहिलेको समयमा र त्यो नै मेरो निम्ति रचनात्मक र प्रभावशाली थियो